मेरो महत्तवपूर्ण निर्णय लिनु परेको समय चाहिँ हो जब मैले एचएस सकेर जब मैले हाइयर स्टडिजको लागि ग्रेजुएसन मेरो ग्रेजुएसनको लागि कलेजहरू चुज गर्दै थिएँ होइन

आफूले लिनु परेको निर्णय चाहिँ त्यही हो आफ्नो एजुकेसनको लागि होइन र मैले चुज गर्दाखेरि चाहिँ मलाई पूरा कन्फ्युजन थियो कन्फ्युजन त के भन्नु तर अब कहाँनिर गर्नुपर्ने के गर्नुपर्ने त त्यो मलाई थाहा थियो कहाँनिर कस्तो राम्रो हुन्छ होला किनभने मलाई सल्लाह दिने मान्छेहरू थिएन है मैले मेरोमा त्यस्तो कोही ठुलो मान्छेहरू थिएन जस्ले मलाई सल्लाह दिन सकोस् मेरो साथीहरूले त एचएस सकेर सबैले क्वीट गऱ्यो होइन कसैले हाइयर एजुकेसन लिएन त्यही भएर म मात्रै रहेको कारणले गर्दाखेरि चाहिँ मलाई धेरै प्रब्लम परेको थियो कठिनाई परेको थियो अन्त तर जसोतसो मैले मैले भर्खर फोन लिएको थिएँ अन्त फोनले गर्दाखेरि चाहिँ मैले गुगलहरूमा कन्ट्याक्ट नम्बरहरू खोजेर युनिभर्सिटीको है अन्त मान्छेहरू खोजेर मैले कलमा सोधीखोजी गरेर चाहिँ मैले मेरो इन्स्टिट्युसन चाहिँ चुज गरेँ अनि मैले अरू यसमा पनि मैले मेरो आमाकै सल्लाह लिएको थिएँ र अरू कुरामा पनि अहिलेसम्म जुन चाहिँ चलिआएको छ मेरो लाइफमा होइन र चलिआउने छ त्यसमा म मेरो आमाकै सल्लाह लिन्छु जहिले पनि चाहे त्यो विषयमा उसको नलेज होस् नहोस् तर पनि अब म उसलाई एक्सप्लेन गर्छु र आमालाई म सब भन्छु यस्तो यस्तो आमा यस्तो यस्तो अन्त उहाँकैबाट म सल्लाह लिन्छु